म युट्युबको च्यानेलबाट म भगवान्को किताबहरू पनि पढ्छु त्यो के के आउँछ भगवान्को सबै हेर्छु भजनहरू पनि सुन्छु आजकल त फोनमार्फत एकदमै राम्रो सजिलो बनाइदिएको छ भगवान्को भजनहरू सुन्नु नसुन्नेलाई पनि सुनुँसुनुँ लाग्ने बनाइदिएको छ त्यसैले म बिहान उठेर एकदमै भजन लगाउँछु एकदमै मनमा शान्ति हुन्छ भजन सुन्दा म किताबहरू पनि मगाएर पढने गर्छु हनुमान चालिसा यस्तो शिव चालिसा सबै नै म पढ्ने गर्छु एकदमै राम्रो लाग्छ मनमा शान्ति हुन्छ सुन्दाखेरि घरमा पनि शान्ति हुन्छ घरमा पनि एकदमै राम्रो हुन्छ भगवान्को किताबहरू पढ्दा पूजापाठ गर्दा त्यसैले म सधैँ नै भगवान्को पाठ गर्ने गर्छु मनमा एकदमै शान्ति लाग्छ